हजुर हो त हजुर हजुर हजुर हजुर हजुर हजुर हो त हुन्छ हजुर हजुर हुन्छ सोध्नुहोस् न भन्नुहोस् न हजुर हजुर हजुर हजुर हजुर विशेष गरेर है अब भन्नुपर्दा चाहिँ अब जुनचाहिँ बिमारीहरू हुन्छ हैन अब वहाँ बिमारीहरूको लागि विशेष गरेर चाहिँ पैसाकै बेसी कमी हुन्छ होइन अब हामीले उनीहरूलाई त्यसरी अब सेवा गर्नुपर्दा चाहिँ अब हामीले बिमारीहरूको लागि यसरी न्युज च्यानलतिर दिएर है अब देश परदेशमा हुनेले अब अब गाउँमा हुनेले है गाउँमा हुने मान्छेहरूले त आलिअलि अब त्यसरी नै सहायता त गर्छ अब पाँचसय भयो हजार रुपियाँ गर्छ होइन बाहिर हुनेले चाहिँ विशेष गरेर अब जुनचाहिँ त्यो बिमारीको एकाउन्ट भयो होइन त्योहरू लिएर चाहिँ अब च्यानलमार्फत् चाहिँ उनीहरूले त्यसरी पैसाहरू हालिदिन्छ हैन अनि त हामीले चाहिँ विशेष गरेर चाहिँ अब अब गरिबदुखीहरू भयो नि हैन गरिबदुखी हो भने त भनेको बेलामा पैसा हुँदैन ठुला ठुला बिमारहरू भएको बेलामा त्यतिको लागि चाहिँ हामी त्यसबेला चाहिँ हामीले चाहिँ अब यसरी न्युजमार्फत् चाहिँ उनीहरूलाई राम्रोसँगले अब बिमारीलाई अघि लिएर हैन अब यसरी न्युजमा बोल्नु लाएर चाहिँ अब त्यसरी हामीले कतिवटा अब बिमारीहरूलाई पुरा हेल्प पुराको छुम्

मैले त अब भन्नुपर्दा चाहिँ अब है यो हो अब काममा लागेको चाहिँ बेसी भएको छैन र पनि अब त्यसको लागि चाहिँ मैले तिनजना जस्तोलाई हेल्प गरेको छु होइन अब कतिवटा हामी अब संस्थाहरू छ हाम्रो संस्थाहरू मिलेर चाहिँ अब यसरी यसरी अब जग्गा जग्गा यसरी गीतहरू गाएर हैन अब यसरी हामीले सानोतिनो गीतहरू गाएर मान्छेलाई यस्तो इन्टर्टेन्मेन्टहरू दिएर चाहिँ अब यसरी पैसा बटुलेर चाहिँ हामीले त्यसरी बिमारीलाई हेल्प गरेको छौँ घरको मान्छेलाई हजुर हजुर हजुर अब यसमा चाहिँ हामीले त्यही हो विशेष गरेर त अब हामीले अब छिटोको लागि हो भनेदेखिलाई चाहिँ हाम्रो सोचाइमा चाहिँ यसरी अब हैन आउँदो दिनहरूमा यसरी बिमारीको लागि हेल्प गर्नुपर्दा चाहिँ हामीले अब छिट्टोको लागि चाहिँ मलाई चाहिँ अब जस्तै अब न्युज च्यानलहरूतिर दिएर हैन मलाई चाहिँ त्यो छिट्टो लाग्छ अब कति कति अब जग्गाहरू गएर त्यसरी हामी प्रोग्रामहरू गरेर त गर्छौँ अब त्यसमा हामीले कलेक्सन गर्नुपऱ्यो होइन आएर घरमा अब भनेको टाइममा बिमारीलाई त्यसरी पैसा दिनु पाउँदिन हैन अनि त हामीलेचाहिँ त्यसरी नै अब विशेष गरेर त्यो न्युजको मार्फतै बेसी चाहिँ मलाई सजिलो लाग्छ अनि त अब हामीले गाउँवरिपरिबाट अब उठाएको पैसा हामीले सिधै बिमारीको हातमा दिनुसक्छौँ होइन कति त अब बाहिर हजुर हजुर हजुर हजुर त्यस्तो त अब केही पनि भएको छैन हामीले चाहिँ एउटा है एउटा अब मानवताको हिसाबले मात्रै अब त्यसरी केही नसोची होइन अब हामीले वरिपरि नभए प्रायजस्तो मैले हेल्प गरेको बिमारी चाहिँ वरिपरि भएकोले गर्दा चाहिँ अब एउटा हामीले जस्तै हाम्रो एसएचजी ग्रुप छ होइन एसएचजी ग्रुपबाट चाहिँ हामीले त्यो अब हाम्रो गाउँमा भयो अब दसवटा ग्रुप छ दसवटा ग्रुपबाट प्रत्येक इन्डिभिजुअल एक एकजनाबाट एकजनाबाट चाहिँ हामीले एकसय रुपियाँ दिएर त्यसरी कलेक्सन गरेर चाहिँ हामीले बिमारीहरूलाई बुझाउँछौँ हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धन्